म चाहिँ मेरो मोबाइलको क्यामेराबाट चाहिँ प्राय जस्तो प्राकृतिक कुरोहरूको प्राकृतिक सौन्दर्यहरूको प्राकृतिक वस्तुहरूको अथवा प्राकृतिक प्राक प्रकृतिमा पाइने सबै प्रकारको दृश्यहरूलाई चाहिँ म खिच्ने गर्छु किनकि हामी कतै हिँड्दा हामी कतै घुम्न जाँदा हामी कतै डुल्दा हामीले जुन प्रकारको सौन्दर्य जुन प्रकारको वस्तुहरू हामी देख्छौँ त्यसलाई हामीले रुचाएर त्यसलाई हामीले मनपराएर म मन पराउँछु र म आफ्नो क्यामेरा म आफ्नो फोनमा भएको क्यामेराले चाहिँ त्यो सौन्दर्य त्यो वस्तुलाई चाहिँ मेरो फोनमा म कैद गर्ने गर्छु र मलाई त्यसप्रकारको कुरोहरू गर्न मलाई औधी मनपर्छ र म प्राय जस्तो बाहिर निस्किँदा अथवा कहीँ घुम्न गएको बेला चाहिँ प्राकृतिक प्रकृतिमा भएको कुरोहरू नै म त्यसलाई खिच्ने अथवा आफ्नो क्यामेरामा कैद गर्ने गर्छु